अब हस्पिटलमा तपाईँको भिड भाड त अवश्य नै हुन्छ किनभने जुन चाहिँ त्यहाँ ओपिडीमा नाम लेख्ने प्रक्रिया हुन्छ त्यसमा धेरै लामो लाइन हुन्छ है कति बेला त अब त्यो ओपिडीको मान्छे पनि ढिलै धेरै ढिला गर्ने हुन्छ र कामभन्दा बेसी बात गर्ने हुन्छ र त्यस त्यति बेला त्यसको परिणाम त्यो ओपिटिको जुन चाहिँ ड्युटीमा बस्नुभएको हुन्छ र उहाँहरूसँग झगडा पर्ने पर्नु पर्छ है कोही बेला डक्टर हुँदैन डक्टर ढिलो आइदिन्छ डक्टरसँग झगडा गर्नु पर्छ है र त्यति मात्र नभएर सबसे ठुलो परिणाम चाहिँ के हुन सक्छ भन्दा चाहिँ कुनै अब एउटा व्याक्ति अथवा बुजुर्ग भनौँ उहाँलाई चाहिँ त्यो ओपिडीमा धेरै बेरसम्म लामो समयसम्म त्यो लाइनमा उभिनु पर्दा चाहिँ उहाँलाई त्यति बेला केही पनि हुन सक्ने सम्भावना हुन्छ जसको चाहिँ तपाईँको अब कोही बेला प्रेसर हाइ हुन सक्छ है प्रेसर हाइ हुन सक्छ कसैको त्यो खुट्टा दुख्ने प्रब्लम हुन्छ त्यसले गर्दा धेरै बेरसम्म उभिनु सक्दैन र परिणामहरू चाहिँ धेरै छ र यसको निम्ति चाहिँ अब आफै नै सतर्क भएर बस्नु चाहिँ उचित छ